आफ्नो घर वरपरका क्षेत्रहरूलाई स्वस्थ्यकर राख्न हामीले पहिले त सबैभन्दा पहिले त हामीले मैलाकुचेला राख्नुभएन सबै हामीले साफसफाइ गर्नुपर्छ अनि हप्ता दिनमा हामी सबै वरिपरि घरदेखि बाहिर घरदेखि वरिपरि सबै साफसफाइको कामहरू गर्छौँ अनि हाम्रो यहाँ सफाइ अभियान पनि चलिरहन्छ म हामी यहाँ फोहोर मैलाहरू फ्याँक्न दिँदैनौँ वरिपरि फोहोर मैलाहरू फ्याँक्न दिँदैनौँ अनि हाम्रो जो घरको छेउछाउमा जति पनि नालीहरू छ त्यहाँ पनि फिनाइल हालेर नालीहरू साफ सफा गर्ने गर्छौँ अनि हाम्रो घर घरको वरिपरि बिमारहरू नहोस् भनेर त्यहाँ पनि हामी फिनाइलहरू हालेर नै साफसफाइ गर्ने गर्छौँ मैलाकुचेला सबै थुपारेर राखेर अनि फेरि गाडीमा हालेर दिने गर्छौँ